दार्जिलिङमा चाहिँ अहिले हस्पिटलहरूमा चाहिँ निक्कै राम्रो अब सुधारहरू आएको छ प्राइभेट हस्पिटलमा चाहिँ युमा भयो अन्त माथिको प्लान्टर्स छ त्योहरू त सफा नै छ अब उनीहरू त प्राइभेट हस्पिटल भएर पनि हो अब राम्रै छ सफै छ त्यत्तिको त अन्त अब मैले चाहिँ सुधार देखेँको चाहिँ हाम्रो चाहिँ गभर्मेन्ट हस्पिटल हो इडेन हस्पिटल त्यो चाहिँ मैले पहिला जाँदा त एकदमै मैला थियो अनि मैलाहरू अब त्यहीँ थुपारी रहेको त्यो एकदम मान्छेहरूको क्राउडेड अनि खचाखच हुन्थ्यो मान्छेहरूको अनि पेसेन्टहरू पनि अब कत्तिलाई त्यो बेडहरू नपुगेर अब त्यही बसिरहेको त्यस्तो एकदमै अब अनहाइजेनिक थियो भनुम न एकदमै राम्रो थिएन फोहोर थियो अन्त अब अहिले चाहिँ निक्कै नै सुधार आइसकेको छ अहिले चाहिँ अनि अब बेडहरू ज्यादा बनाइदिएको छ जेनरल वार्डमा अनि दबाई पानीहरू पनि राम्रो एडभान्स राम्रो अब टाइपकै दिन्छ अनि यस्तो फ्लोरहरू पनि उनीहरूले एकदम सफा गरिरहन्छ दिनभरि नै अन्त क्याबिनहरूको पनि उपलब्ध छ अब क्याबिनहरूमा तपाईँले जेनरल वार्डहरूमा पाएन यहाँ क्याबिनमा सेपरेट राख्छु भन्यो भने तपाईँले सेपरेट अब क्याबिनमा पनि तपाईँले पेसेन्टलाई राख्न सक्नुहुन्छ अन्त पेसेन्टहरूलाई पानीहरू पनि ड्रिङकिङ वाटरको पनि राम्रो फ्यासिलिटिस् छ अहिले त राम्रो फिल्टर्ड गरेको वाटरहरू दिन्छ अनि अब खानाहरू पनि अब हस्पिटलले नै प्रोभाइड गर्छ गर्नु त आफूले ल्याए पनि हुन्छ तर हस्पिटलमा पनि त्यहाँ बेच्छ अन्त मैले आफ्नो आँखाले देखेको उनीहरूले खानाहरू पनि अब राम्रै पकाउँछ त्यत्तिको पेसेन्सहरू ला बिमारी मान्छेले खाने नै पकाउँछ